हेलो ए हजुर दाजु तपाईँ यो त ग्रिन तारा मा क्यान्टिनको ओनर बोल्नु हुँदैछ अन्त हिजो तपाईँको त्यो फुड तपाईँले जुन डेलिभर गर्नु भएको थ्यो त्यो त एकदम खराब थियो त लाइक इट् वज नट गुड एट अल तपाईँले होइन कसरी भन्नु हुन्छ मैले तपाईँकोबाट झोल मम लगेको थिएँ झोल मम लगेको थिएँ त्यो झोल मम त तपाईँको त झोल पनि तपाईँको बासी जस्तो लाग्दै थियो दुई तिन दिनको जस्तो लाग्दै थियो मममा पनि त्यो दुई दुई दिन एक दिन अगाडिको मम स्टिम गरेर प्याक जस्तो लाग्दै थियो होइन ममज मम भन्ने त हामी घरमा सधैँ बनाएर खाइरहने चिज हो नि त त्यही भएर हामीलाई त थाहा हुन्छ नि त कुन चाहिँ राम्रो कुन चाहिँ नराम्रो अन्त मैले मैले पैसा पे गरिसकेँ पछि तपाईँलाई कम्प्लेन गर्नु त मिल्यो नि त तपाईंलाई कम्प्लेन गर्नु त पायो नि यस्तो थियो भनेर तपाईँलाई मैले पैसा त रिटर्न गर्नु भनेको छुइनँ नि त तपाईँलाई पैसा रिटर्न गरिदिनु होस् भनेको होइन तपाईँलाई अवेयर मात्र गराएको कि मतलब इन्फर्म मात्र गरेको कि यो खाना चाहिँ यस्तो थियो भनेर जब तपाईंले फुड प्याक गरेर पठाउनु हुँदैछ होइन कस्टमर पनि अलिकति सेटिसफाइ होस् न लाइक मैले पे गरे अनुसार चाहिँ यो खाना चाहिँ यस्तो आयो पे गरे अनुसार खाना इट वाज गुड भन्नु सकौँ तपाईँलाई अलिकति रिभ्युज दिन सकौँ होइन अन्त पैसा पनि पे गर्ने खाना पनि इट वाज नट गुड भनेर भन्नु पर्ने तपाईँ त्यो अवस्था काम तपाईँ त ओनर हो नि त तपाईँले तपाईँले पो याद गर्नु पर्छ त त्यो काम गर्ने काम गर्ने मान्छेहरूको त्यो उनीहरूको नाम लिएर त भएन नि त तपाईँले तपाईँ ओनर हो तपाईँले त खाना लाइक तपाईँले जुन कुरा गर्नु हुँदैछ त्यसको त्यो किमा मिक्स गर्दैछ कि उनीहरूले बासी मिसाउँदैछ कि होइन मिक्स गरेर बनाउँदैछ कि त्यो तपाईँले हेर्नु पऱ्यो चेक गर्नु पऱ्यो उनीहरूले जब काम गर्दै गरेको हुन्छ तब अन्त यस्तो पाराले त अन्त हामीले पैसा पे गरेर खाना पनि राम्रो नपाउनु त अन्त त्यो त कम्प्लेन त गर्नु पऱ्यो तपाईँलाई अझ उल्टा तपाईँले भन्नु हुँदैछ कि कम्प्लेन नगर कम्प्लेन किन गर्नु हुन्छ हाम्रो त यो थियो राम्रो थियो भनेर राम्रो थियो भने त हामी त फोन गर्ने लाइक फोन गर्ने आवश्यक नै पर्दैन नि तपाईँलाई हजुर तपाईँले त्यही गर्नु होस् तपाईँले तपाईँ जानु होस् तपाईँ बसेर हेर्नु होस् तपाईँको केटाहरूले कसरी काम गर्दैछ के गर्दैछ अनि तपाईँले फुड जब डेलिभर गर्नु हुन्छ त्यो कसरी गर्दैछ प्याकिङ कसरी हुँदैछ सबै हेर्नु होस् तपाईँ काउन्टरमा मात्र बसेर तपाईँ बसेर मात्र सबै कुरा हुँदैन कस्टमरलाई सेटिसफाइ पनि हुनु पऱ्यो होइन हवस् हवस् हवस् हवस् हवस् हवस् ओके ओके ओके